तिम्रो लाइफमा सबैभन्दा मूल्य चिज के हो मेरो लाइफमा चाहिँ सबैभन्दा मूल्य चिज चाहिँ मेरो आमा बाबा हो है मेरो आमा बाबाभन्दा मूल्य चाहिँ अरू कोही पनि छैन होइन किनकि अब आमा बाबाले चाहिँ मलाई जन्माएदेखिन् अहिले ठुलो भइन्जेलसम्म आमाले मलाई हुर्कायो कहिले पनि आमा बाबाले मलाई साथ छोडेन म जुनै नराम्रो काममा फसिएँ मेरोमा जत्ति नै टेन्सन जत्ति नै नाराम्रो सोचहरू थियो त्यो सबै मेरो आमा बाउले हेर्थ्यो अन्त मे आमा बाबा चाहिँ हुन्छ नि भन्छ नि भगवान्को दोस्रो हात भन्छ आमा बाबा चाहिँ त्यही कारण मेरो लागि आमा बाबा चाहिँ एकदमै मेरो लागि चाहिँ बहु बहुमूल्य छ आमा बाबा बिना चाहिँ मेरो लागि केही होइन मेरो दुनियाँ केही पनि हुन सक्दैन

अन्त आमा बाबाको ममता नपाएको मान्छेहरू चाहिँ मैले देखेको होइन तर जब आमा बाबाको ममता पाउँछ नि यति राम्रो हुन्छ ती नानीहरू जस्तो अब म पनि मेरो आमा बाबा मेरो आमा बाबा नभएको भए यस्तो हुने थिइनँ अहिले यस्तो बोल्न सक्थिनँ होला मेरो बाबा आमा भएर चाहिँ म अहिले मजाले बोल्न सक्दैछु अन्त नेपाली कल्चर तिमीहरूको नेपाली कल्चर के हो हाम्रो नेपाली कल्चर चाहिँ एकदमै राम्रो हो हामीलाई अब बाहिरतिर गयो भने चाइनिजहरू भन्छ त्यस्तो के के भन्छ नराम्रो तर हाम्रो नेपाली कल्चर एकदमै राम्रो छ होइन अब हाम्रोमा धेरै नेपाली अब कल्चरहरू छ नेपालीहरू जातहरू पुरा छ हाम्रोमा एकदमै राम्रो हाम्रो नेपाली जातहरू